हामी चाहिँ नेपाली हो होइन र हाम्रो आफ्नै हाम्रो नेपाली संस्कृतिहरू हाम्रो कल्चर र अब थुप्रो कल्चरहरू डान्सहरू हुन्छ होइन अन्त त्यही चाहिँ अहिले चाहिँ अब हराएर गइसकेको छ होइन जस्तो अब पहिला हामी मर मारुनी डान्सहरू गर्ने गर्थ्यौँ होइन अन्त त्यो चाहिँ अहिले चाहिँ हराएर गइसकेको छ होइन र मेरो सुझाउ चाहिँ के छ भन्दाखेरि चाहिँ अब गभर्मेन्टबाटै एउटा गभर्मेन्ट कि त जिटिएबाट जिटिएबाट चाहिँ एउटा अब इन्स्टिट्युसन अब अब खोलेको भए चाहिँ अब खोल खोलिदिए चाहिँ अब राम्रो हुने थियो होइन अब त्यहाँनेर चाहिँ सिकाउन अब भिन्न अब हाम्रो आफ्नो कल्चरको बारेमा सिकाउने गर्नु पर्ने होइन अन्त डान्सहरूको बारेमा मारुनी डान्सहरू हाम्रो कल्चरको बारेमा सिकाउनु सिकाउने एउटा इन्स्टिच्युट भएको भए चाहिँ अब राम्रो हुन्थ्यो त्यो चाहिँ मेरो सुझाउ छ होइन त्यति नै हो